मलाई मनपर्ने नेपाली भाषाका शब्द अथवा वाक्यांश हो संस्कार संस्कार के हो भनेदेखिको हामीले अहिलेदेखि नै संस्कार राम्रो सिकेर लग्यौँ आउँदो भावीपिँढीहरूलाई हाम्रो नानीहरूलाई छोरा छोरी बालबच्चाहरूलाई पनि एउटा राम्रो एउटा संस्कार भनेको इज्जत इमान अब गर्नु सिक्नु भयो होइन अब जान्नुपर्ने कुरो भयो कसैले कसैलाई अब आफूभन्दा ठुलोलाई अब अब कस्तो प्रकारले इज्जत गर्नुपर्ने यो एउटा नेपाली भाषाको जुन एउटा संस्कार भन्ने शब्द चाहिँ यो संस्कारलाई सहीसँगले यो शब्दलाई सदुपयोग गर्यो भने अब यसमा हाम्रो आउँदो भावीपिँढी राम्रो भएर जान्छ र यो संस्कार शब्दलाई चाहिँ एउटा किनभने म किन यो संस्कार शब्दलाई चाहिँ एउटा एकदमै प्राथमिकता दिन्छु भने यो संस्कार शब्दलाई एकदमै पालना गरेर लग्यो भने त्यस गाउँसमाज देखि देश एकदमै एउटा राम्रो भएर जान्छ यो संस्कार शब्दले त्यसरी नै त्यही कारणले मलाई यो संस्कार शब्द नेपालीको यो एकदमै मलाई मनपर्छ म एउटा नेपाली भाषाको मूल वक्ता हुनपाएकोमा एकदम आफूलाई एउटा गर्व महसुस गर्छु किनभने एउटा नेपालीपन भनेको हाम्रो एउटा नेपाली हामी जाति होइन आफ्नो एउटा भाषा र आफ्नो जातिको एउटा वक्ता हुनपाउँदा मलाई एउटा धेरै खुसी लाग्छ महसुस लाग्छ खुसी एउटा महसुस गर्छु किनभने आज हामी हेर्नुहोस् एउटा कागको हिँडाइमा लागेर हामी नेपाली जाति बिग्रिँदैछौँ कागले अब आफ्नो हिँडाइ बिर्सियो भनेको जस्तै होइन त्यस्तै प्रकारको अब अर्को जातिको लै लैमा लागेर अरू जातिको अब थै थैमा लागेर हामी आफ्नो एउटा भाषा र आफ्नो संस्कारलाई एउटा बिर्सिरहेका छौँ र त्यही कारणले गर्दाखेरि म आफूलाई धेरै एउटा नेपाली भाषाको मूल वक्ता हुनपाएकोमा आफूलाई धेरै एउटा गर्व महसुस गर्दछु